अब हरियाली र स्वच्छ वातावरणको बारेमा कुरा गर्नु पर्दा त अब हामीले सानैदेखिको पढेर सिकेर आएकै कुरा हो है आबो आफ्नो क्षेत्रमा जगामा रुखपातहरू रोपि नै रहनुपर्छ है आफ्नो जग्गालाई जतिसक्दो सफा राख्नुपऱ्यो त्यहीँ त्यो मैला कुचेलाहरू जलाउनुहरू भएन होइन यो सबै गऱ्यो भने चाहिँ एकदमै अब आफ्नो जग्गा क्षेत्र चाहिँ है एकदमै हरियाली एकदमै स्वच्छ हुन्छ र अहिलेको समयमा यो पर्यटनले चाहिँ अब हरियाली नदी पाहाडलाई चाहिँ अब त्यति बेसी त असर गरेको जस्तो त अब मलाई लाग्दैन अब मेरो अनुभवमा किनकि अब पर्यटनसँग त त्यस्तो अब म रिलेटेड त देख्दिनँ किनकि अब यो हरियाली नदी पाहाडहरूलाई जोगाउनु नजोगाउनु चाहिँ आफ्नै हातमा हुन्छ नि त होइन मान्छेकै हातमा हुन्छ अब आफूले आफ्नै जग्गालाई जतिसक्दो अब सफा राख्यो जोगायो होइन भने त अब त्यो सबै एकदमै सधैँ नै हरियाली र स्वच्छ नै भइरहेको हुन्छ जस्तो चाहिँ मलाई लाग्छ